कालिम्पोङ जिल्ला चाहिँ एउटा पहिला चाहिँ भुटानको थियो र ब्रिटिस शासनमा अझ पनि भुटानको हरूको भाग थियो र ब्रिटिसदेखि नै एउटा उहाँले एउटा भुटानको भूभाग थियो त्यो भुटानको भूभागलाई चाहिँ एउटा आफ्नो जुन भूभागलाई पनि एउटा यहाँको जुन एउटा आफ्नो विभिन्न जाति र जातको एउटा यहाँ बसोबासो हुनाले गर्दाखेरि चाहिँ आफ्नो आफ्नो एउटा परम्पराहरू मानेर गरेका छन् उनीहरूले चाहिँ कालिम्पोङ भुटानको चाहिँ ब्रिटिस टाइमदेखि नै भुटानको जगा हो यो कालिम्पोङ चाहिँ र यहाँ चाहिँ जति पनि एउटा पहिलाको जुन एउटा एउटा कालिम्पोङ जिल्लाको इतिहासमा चाहिँ मेन चाहिँ विकास छेत्री को हुनु हुन्थ्यो भन्दा चाहिँ यो डम्बर सिंह गुरुङ हुनु हुन्छ डम्बर सिंह गुरुङ हुनु हुन्छ उहाँ एउटा अरी बहादुर गुरुङ हुनु हुन्छ हुनु हुन्छ र एउटा दल बहादुर गिरी हुनु हुन्छ जङ्ग बहादुर साहब हुनु हुन्छ उहाँले एउटा आफ्नो एउटा आफ्नो आफ्नो एउटा दल बहादुर गिरीले स्वतन्त्र गर्नु भयो अरी बहादुर गुरुङले गर्नु भयो जङ्ग बहादुरले पनि गर्नु भयो उहाँले पनि त गर्नु भयो